मलाई लाग्छ रस रसायनिक किटाणु नशा हरूले चाहिँ हाम्रो जमिनको हो सबै किराहरू जमिनलाई चाहिने जति पनि किरा फटेङग्राहरू हुन्छ उहाँ सबैलाई मार्छ र अनि हाम्रो जमिनलाई पनि हानी धेरै कुराहरूमा हानी पुराउँछ र भएन एक त पानीहरूले पनि जमिन बगाउने अनि भुँइचालोहरू आयो भने यसो डर सर भइहाल्छ अनि अब त्यस्तो किटाणुहरू छ भने त यसो स्ट्रङ पनि हुन्छ नि त जमिन पानीहरूले बगाउँदैन अनि खेतीपातीहरू राम्रो हुन्छ त्यही किरा फटेङग्राहरूले गर्दा